न नमस्ते दादा म अब जर्नलिस्ट हो अनि यता अब हाम्रो अलिपुरद्वार जिल्लाको अब फेस्टिभलहरू अलिकति जान्नु थियो कसरी गर्छन् के छन् अनि कस्तो कस्तो टाइपको फेस्टिभलहरू मनाउँछन् यहाँ सो त्यो कुरा चाहिँ अलिकति जान्नुथियो अनि तपाईँ अब यहाँ सिनियर सिटिजन हुनुहुँदो रहेछ तपाईँलाई अब धेरै कुराहरू थाहा होला होइन अनि त्यही लागि तपाईँलाई सोध्दैछु अब भनिदिनु अलिकति भए पनि जति थाहा छ तपाईँलाई

हजुर हजुर

हजुर

हजुर

हजुर

ए अँ आ आफ्नो रहेछ अनि बङ्गालीहरूले चाहिँ हजुर अनि सबभन्दा अब फेमस तपाईँको चाडबाड चाहिँ कुन चाहिँ छ अहिले अलिपुरद्वारमा सबभन्दा सबैले मिलेर चाहिँ मजाले गर्ने चाडबाड चाहिँ

ए सबै सबै जातिहरू मिलेर गर्छन् होइन ए ल ल हुन्छ धन्यवाद